हेलो ड्राइभर भाइ आज म कति दिनको बादमा यसो घरदेखि घुम्नु निक्लिनु लागि सपरिवारसँग म यसो सिलगढी आइरहेको सिलगढीमा जाउँ भनेर नै तपाईँको गाडीमा सवारी भएको छु अनि सायद तपाईँले हामीलाई राम्रो राम्ररी पुऱ्याइदिनु हुन्छ होला अनि हामी सकुशल नै त्यहाँ पुग्छ होला र हामी यो जुन चाहिँ आज कति दिनबाददेखि घरमा बस्दा बस्दा साह्रै बोरिङ भएर यसो घुम्नुको लागि निस्केको यसो सिलगढीको यसो मनोरम दृश्यहरू हेरेर यसो हावा पानी पनि लिएर अलिकति फ्रेस पनि हौँ भनेर चाहिँ हामी सपरिवारै हामी भाइको गाडीमा सवारी छौँ अनि एउटा कुरो चाहिँ के छ भने अब अहिलेको अहिलेको जुन यो समयमा त अब सधैँ सधैँ अब पैसा त पैसा बोकिन्थ्यो पर्स पनि पुरै टन्नै हुन्थ्यो पैसाले तर अहिले त अब कतिवटा कुरा अब यो कतिवटा कुरा यो छिनताइहरू भएको देख्दा त कति यो पैसा लुटेकोले गर्दाखेरि त अलिक सरकारले पनि अहिले यो जुन चाहिँ मोबाइलले पनि जिपे भन्ने खोलिदिनु भएको रहेछ त्यो साह्रै मलाई मनपऱ्यो किनकि बेसी पैसा बोक्नु परेन पनि जिपेबाट नै हुने रहेछ अनि विशेष चाहिँ हाम्रो बुढा पाकालाई चाहिँ एकदम राम्रो हो हुने भयो किनकि पैसा निकै बोकेको छ भने चोर चोर चक्काहरूको अलिकति हामीलाई अलिकति डर पनि हुन्छ र हामीलाई अब त्यहाँ चोर चकारीहरू र र केही गरेर हामीलाई मेरो हाम्रो पैसा जुन चाहिँ चोरी दियो भने त हामी त बर्बाद नै हुन्छौँ र त्यसको लागि र भाइकोमा त जिपे छ होला पनि हामीले घरबाटै सल्लाह गरेर हामी हिँडेको सायद जिपेमा तपाईँले हाम्रो जुन चाहिँ यो सवारी छ परिपूर्ण गरिदिनुहुन्छ होला भन्ने सोचेको छौँ अनि तपाईँले हामीलाई र तपाईँको यहाँनिर जिपे त रहेछ तपाईँको जिपेको जुन चाहिँ एउटा यहाँनिर हामी जिपे गर्नु पर्ने पनि हामी देख्यौँ पनि खुसी पनि लाग्यो किनकि हामी घरमा चाहिँ हामीले छैन होला र क्यासै दिनु पर्छ होला भन्दा पनि अब सन्डेको दिनमा अब एटिएम पनि न न नभएकोले गर्दाखेरि अब क्यासको लागि त ब्याङ्कहरू सबै बन्द थियो र अब जिपेमा त पैसा छ र हुन्छ कि हुँदैन भनेर सर सल्लाह गरेर हामीले यसरी हिँड्दाखेरि चाहिँ हिँडेकोले गर्दा सर सल्लाह गर्दा चाहिँ अब हुन्छ होला जो होगा देखा जायेगा भनेर हामी हिँडेपछि चाहिँ हामी आज तपाईँको गाडीमा सवारी भयौँ र तपाईँको जिपे देखेर हामीलाई अति खुसी नै लाग्यो किनकि अब अहिले जमाना नै अब जिपेमा चलिरहेको रहेछ र अनि भाइले पनि यसरी नै अरू जो जसले पैसा रुपियाँ बोकेको छैन उहाँहरूलाई पनि जिपेमा अलिकति तपाईँहरूले सहायता गरिदिनु भएकोमा एकदम उहाँहरूलाई पनि कतिजना कतिजना हतारमा कतिजनाको त्यो उयो के हरे एटिएम बोकेको बिर्सेको हुन्छ र कतिजनाको त्यो हतारले गर्दाखेरि आफ्नो कतिवटा उयो आफ्नो घरको समस्याले गर्दाखेरि कतिवटा दिमागले काम नगरेकोले गर्दाखेरि कतिवटा कुरो त्यहाँ अब पैसा बोक्नु बिर्सेको हुन्छ र तपाईँको त्यो जुन जिपेले चाहिँ निकै ठुलो काम गर्दो रहेछ एकदम मलाई सजिलो पनि लाग्यो र